शिक्षालाई उही शिक्षालाई महत्त्व दिनुको लागि सरकारले क सरकारी स्कुल बनाउनुपर्ने अनि उयो गर्नु सरकारी सरकारी स्कुल बनाउनुपर्ने सरकारी सिक विद्यालय बनाउनुपर्ने अनि त्यसमा चाहिँ एकदम फ्रि हुनुपर्ने परेको छ